पहिला पहिला त हामीले खानाहरू बनाउनु त हाम्रो आमाबाट नै सिकेको थियो जस्तै अब भात पकाउनु चिया पकाउनु अन्डा पकाउनु दाल पकाउनु त्यो आमाहरले नै हामीलाई सिकाएको थियो के गर्नुपर्छ कस् सब्जीहरू कत्रो कत्रो काट्नुपर्छ भातमा पानी कति हाल्नुपर्छ चिया बनाउँदा के गर्नुपर्छ पानी दुध कति कति हाल्नुपर्छ भनेर आमाहरूले नै सिकाएको थियो हामीलाई तर अहिले जमाना नै धेरै बेग्लै भएको छ चेन्ज भएको छ होइन त्यसैकारण खानाहरू पनि डिसहरू पनि पकवानहरू पनि धेरै धेरै भेराइटिसमा आएको छ नानीहरूले घरि के बनाइदिनु भन्छ घरि के बनाइदिनु भन्छ उनीहरूको डिमान्डहरूले हामी पुऱ्याउनु पुन्याउने गर्छु त्यसको लागि चाहिँ मैले टिभी सो टिभी सो पनि हेरेर धेरै पकवान्हरू सिकेको सिकेको छु सिक्ने गरेको छु युट्युब युट्युब भिडियोहरू पनि धेरै नै सिकेको युट्युब भिडियोबाट पनि धेरै नै सिकेको छु टिभी सोमा मैले मास्टर सेफबाट पनि धेरै पकवानहरू पकाउन सिकेको छु होइन जस्तै त्यो सन्जीव कपूरको टिप्सहरू सन्जीव कपूरले जति पनि कुकिङ टिप्सहरू दिनु भएको छ दिनुभएको छ हामीलाई सिम्पल सिम्पल तरिकाले मिठो खाना कसरी बनाउँछ बनाउने गर्नुपर्छ घरमा नै उपलब्ध भएको चिजबाट हामीले यो चिज यो पकवान बनाउनु सक्छु भनेर दिएको टिपबाट पनि मलाई धेरै सहायता भएको छ युट्युब भिडियोबाट पनि धेरै नै पकवान पकाउनु सिकेको छु मैले धेरै नै चिजबिजहरू कम्ती चिजबिजबाट पनि मिठो राम्रो पकवान कसरी बनाउँछ भन्ने पनि धेरै नै सिक् सिक्ने गरेको छु